मैले चाहिँ कालेबुङको योलो भन्ने लुगा दोकानमा चाहिँ मैले एउटा भेस्ट किनेँ अफर लागिरहेको रहेछ यत्ति दामी क्वालिटी क्वालिटी अनि अलिक सस्तो दाममै दिँदोरहेछ तपाईँहरूले त्यो लुगा अनलाइन किन्नु भयो भने चाहिँ आठ सात सय लाग्छ होइन तर त्यहाँ चाहिँ सेलमा चाहिँ दुई सयमै दिँदैछ तपाईँहरूले किन्नु सक्नु हुन्छ अब केटा केटीहरूको लागि भिन्नभिन्नै लुगाहरू छ केटाहरूको लागि राम्रो राम्रो खालको ट्रयाक टोपी प्यान्टहरू छ केटीहरूको लागि पनि छ तपाईँले यो चाहिँ रेली रोडको त्यहाँ छ यो दोकान अनि तपाईँहरूलाई किन्नु जान जानु छ भने जानुहोस् त्यहाँनिर राम्रो राम्रो क्वालिटीको कहिले कलर नजाने नतन्किने खालको लुगाहरू पाउनु सक्नु हुन्छ